दार्जिलिङमा स्थानीय टुर गाइड र सेवा प्रदायकहरू धेरै छन् जसले हाम्रो क्षेत्रमा पर्यटकहरूलाई क्षेत्र निर्देशित भ्रमणहरूको प्रस्ताव गर्छन् र हाम्रो क्षेत्रमा धेरै टुर गाइडहरू पनि छ अथवा टुर्स एन्ड ट्राभल ट्राभल्सको एउटा अफिसहरू पनि छ र त्यहाँ गए पछि कता कता जानु पर्ने हो के के गर्नु पर्ने हो सब भनिदिइ नै हाल्छ र एउटा एकदम टुर गाइड नभएर चाहिँ एकजना ड्राइभर अथवा जुन चाहिँ गाडीमा तपाईँहरू भ्रमण गर्न जाँदै हुनु हुन्छ त्यो गाडी एकदम त्यो गाडी एकदम राम्रोसँगले विचार गरेर गयो भने जुन चाहिँ त्यो गाडीको ड्राइभर हुन्छ उनले नै चालक दाजु हुन्छ उनले नै त्यो भ्रमणहरू गराइदिन्छ र एकदम त्यहाँनेरको जगाको स्पेसियल स्पेसिएलिटी के छ त्यो जगा किन एकदम खास छ त्यो जगा कसरी त्यहाँ छ त्यसको ऐतिहासिक महत्त्व सब नै त्यो चालक दाजुले नै बुझाइदिइ हाल्नु हुन्छ र हामीले बोल्न सक्ने भाषाहरू चाहिँ नेपाली हिन्दी र इङ्ग्लिस रहेको छ र कसै कसैले बङ्गाली पनि बुझी नै हाल्छ र प्रायः जसो चाहिँ इन हिन्दी र नेपाली बुझिन्छ र अरूले इङ्ग्लिस बुझिन्छ र थोरैमा चाहिँ बङ्गाली बुझ्ने गर्छ